भारतमा खाना चाहिँ प्रायः मसालादार हुन्छ यहाँका मानिसहरूले चाहिँ अलिक पिरो बेसी हालेको अनि तेलको मात्रा पनि अलिक धेरै नै हुन्छ बेसी चलाउने गर्छ अनि भुटेको चिजहरू बेसी खाने गर्छन् अनि यहाँ मानिसले मनपराउने डिसेजहरू चाहिँ खाना चाहिँ भारतवर्षमा चाहिँ के छ भनेदेखि एउटा त हो बिरयानी जुनै किसिमको बिरयानी भए पनि अनि प्रायःले चिकन बिरयानी पनि मन पराउँछन् अर्को छ बटर चिकन अनि डोसा पनि मान्छेले खाने गर्छन् अनि ति बाहेक पानीपुरी यहाँको फेमस एउटा डिस हो अनि बर्फी पनि हो इडली पनि खाने गर्छन् अनि मसाला चाय पनि मान्छेले मन पराउँछ र यी मध्येमा पेटको लागि बिमारीहरूको लागि पनि राम्रो चाहिँ यो दोख्ला इडलीहरू चाहिँ राम्रो भारतको खानाहरूमध्ये यी चिजहरू चाहिँ राम्रो छ